मेरो गर्वको उपलब्धि भनेको चाहिँ गाउँमा आई भइराखेको विकृतिहरूलाई सुधार्नु धेरै मानिसहरूलाई सङ्गठित बनाएर राम्रो काममा अघाडि बढाउँदा धेरै गाउँमा राम्रो है सुधारको कुराहरू अनि धेरै मानिसहरूलाई उत्साह गर्ने कुराहरू गर्दा त्यसमा सफलता हुदाँ चाहिँ त्यो कुराहरूले चाहिँ मलाई धेरै गर्व लाग्दछ